अब भारतको लोकप्रिय भन्दा पनि अब नेसनल गेम भनौँ भने भारतको अन्त हकी हो होइन र पनि आब हकीभन्दा त्यत्ति साह्रो ओभरल भारतभरि नै अब हकीभन्दा गेममा चलेको होइन अरू देशहरूसँग पनि अहिलेसम्म एकदमै जित्नमा जसो विश्वकपहरूमा पनि जित्नमा नि सफल भएको हाम्रो जुन चाहिँ गेम छ त्यो क्रिकेटबाट नै अब विश्वलाई चिनाउने भारतलाई चिनाउने भनेको नै क्रिकेटबाट हो होइन क्रिकेटले विश्वकपहरू धेरैचोटि जितिसकेको छ होइन त्यस्तो कप्तानहरू पनि धेरै जन्माइसकेको छ भारतले होइन जस्तै सचिन टेन्दुलकर ऊ भर्खरै चार पाँच बर्ष अगाडि मात्रै गेमबाट रिटायर गऱ्यो होइन उसले आफ्नो पहिचान बनाएर गइसकेको छ भने आउने जेनेरेसनको लागि पनि क्रिकेटमा कस्तो खालको ठाउँहरू पाउन सक्छ कस्तो खालको क्रिकेटको माध्यमबाट कस्तो कस्तो स्पेसहरूमा पुग्न सक्छ भन्ने एउटा इक्जाम्पलको रूपमा उसले गरेर रिटायर भइसकेछ होइन अनि बिशेष गरी भनौँ भने त अब विश्वकपहरू पनि जित्नमा सफल भएको भनेको त क्रिकेटमै हो होइन अनि हकी त अब नेसनल गेम भए तापनि हकी त्यस्तो ओभरल भारतमा नै अब त्यसको गेमको तपाईँको इन्स्टिट्युटहरू छैन होइन त्यो गर्ने ठाउँहरू छैन जुन चाहिँमा चाहिँ हकी जसले चाहिँ अब सिक्न चहान्छ उसको लागि त्यो अप्परच्युनिटीहरू छैन त्यस्तो इन्स्टिट्युटहरू कुनै छैन होइन त्यो गेम भए तापनि तर अब क्रिकेटमा चाहिँ के हुन्छ भने हरेक ठाउँमा चाहे त्यो सहरमा किन नहोस् चाहे त्यो गाउँमा किन नहोस् तर त्यो खेल्नु सक्ने त्यो इन्स्टिट्युटको जरुरी पनि छैनन् जो खेले अनि बिस्तारै बिस्तारै अहिले के हुँदैछ भने भारतमा फुटबल पनि त्यत्तिको लोकप्रिय बन्दै गइरहेको छ होइन यसपालि पनि धेरैवटा कपहरू जित्न सफल बनेको छ फुटबल पनि बिस्तारै बिस्तारै किनभने वर्ल्ड कप त भारतले अहिलेसम्म जोइन गर्नु सकेको छैन त्यहाँसम्म क्वालिफाइड भएको छैन तर यो यो बर्ष एकदमै भारतले प्रयास गरिराको छ वर्ल्ड कपको लागि पनि होइन योभन्दा अगाडि पनि दुइटा ट्रफी जु जुन चाहिँ पाकिस्तानसँग भएको थियो त्यो म्याच पनि जित्नमा सफल भएको थियो होइन अनि तपाईँको यो यहाँ क्वालिफाइ हुन्छ हुँदैन तर पनि भारतले ट्राई गरिरहेको छ होइन वर्लड कप खेल्ने विश्वकप जुन चाहिँ अब संसारमा नै अब फुटबलको वर्ल्ड कपलाई होइन चारैतिरको एट्रेक्सन हुन्छ होइन फोर इयर्स फोर यर्समा हुन्छ यसपल्ट क्वालिफाइको लागि धेरै ट्राई गरिरहेको छ होइन फुटबल त्यले गर्दाखेरि अब फुटबलमा हो भने सुनिल छेत्री जो छ होइन उसले एकदमै उसलाई हेरेर आउने जेनेरेसनलाई धेरै प्रोत्साहन छ उसलाई हेरेर सुनिल छेत्रीलाई हेरेर फुटबलमा इन्करेज हुने होइन गेम भयो जस्तो अब भारतमा अरू ठाउँतिर बस्तीतिर भयो सहरमा नभए पनि बस्तीतिर अब फुटबलको एकदमै पब्लिक क्रेज छ तर पनि अहिलेसम्म भारतले वर्ल्ड कपमा क्वालिफाइ हुन सकेको छैन तर पनि बिस्तारै प्रयास गरिरहेको छ क्रिकेटमा अनि सचिन टेन्डुलकर बेस्ट लाग्छ सचिन टेन्डुलकर एउटा इक्जाम्पलको रूपमा हो होइन धेरै परिचय चाहिँ यस्तो अन्य कप्तान खेलाडीहरू धेरै छ क्रिकेटमा होस् अरू क्षेत्रमा होस् तर अब क्रिकेटमा कमाएको र विश्वकप समेत हासिल गर्न सकेको इन्डियाले भनेको चाहिँ अब भारतले भनेको चाहिँ क्रिकेटै हो होइन